अब यो खाना पकाउँदाखेरिको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ प्रायःजस्तो अब हाम्रो घरमा पनि अब खाना पकाउँदाखेरि अब दुधहरू उमाल्दाखेरि अब त्यसलाई राम्रोसँगले हेर्नु भन्छ के त्यहाँबाट कतै आँखाहरू यताउता नगर्नु भन्छ किनकि दुध उम्लिएर झर्यो भने चाहिँ पोखियो भने अब अनि त्यसलाई अपसगुन भन्छ कि अब केही नराम्रो पो घटना घट्छ कि भन्ने अपसगुनहरू अन्धविश्वासहरू मानिन्छ अपसगुन पनि भन्छ त्यसलाई कस्तो अपसगुन रहेछ भन्ने अन्धविश्वासहरू वा अहिलेसम्म चलिरहेको छ यो परम्परा पनि अब यो परम्परादेखि नै चलिआएको हो यो कि अब मासुहरू पकाउँदाखेरि अब पहिला नै खानुभन्दा अगाडि चाहिँ अग्निलाई चाहिँ एकदम अग्नि देवतालाई चाहिँ एकदम अलिकति चढाएर भए पनि खानु भन्ने एउटा परम्परा चलिरहेको छ अनि अब हामीले खानाहरू खाँदाखेरि अब पलेँटी कसेर खानु भन्छ एकदम पलेँटी कसेर टेबलमा बस्यो भने पनि अब यस्तो घुँडाहरू माथि राखेर नखानु भन्छ उपरखुट्टी लगाएर नबस्नु भन्छ त्यसरी खाना खायो भने एकदम कस्तो अलक्षिणा रहेछ भनेर भन्छ त्यो अब यो अन्धविश्वास नै भनौँ एउटा परम्परादेखि नै अब बाजेबज्यूले चलिआएको भनौँ अब हामी पनि घरमा खाना खाँदाखेरि अब घुँडा मारेर खायौँ भने हामी गाली खान्छौँ कि कस्तो खालको तँलाई के भन्छ भोलिपर्सि पनि कराउँछ भनेर एकदम पलेँटी कसेर खा भनेर एकदम हामीलाई गाइड गर्नुहुन्छ हामीलाई भन्नुहुन्छ अब त्यो पनि एउटा हाम्रो रीतिरिवाजै भनौँ के परम्परादेखि नै यो चलिआएको भनेर हाम्रो बाजेबज्यूले पनि अब भन्नुहुन्थ्यो कि खाना खाँदाखेरि चाहिँ एकदम पलेँटी कसेर खानुपर्छ एकदम हात यसरी राखेर गालामा हात राखेर बस्दाखेरि खाना खायो भने अपसगुन मान्छ एकदम केही नजानेको केही अब कस्तो कोस्नुहुन्छ कि अब कस्तो खालके भनेर भन्नुहुन्छ त्यही चाहिँ नि हो